तपाईँको एउटा रुचिको बिषय कुकिङ पनि रहेछ है खाना खाना बनाउनु भनौँ न एउटा साधारण भाषामा भन्नु पर्दा र तपाईँले अहिलेको यो डिजिटल समयमा हेरेर कुनै पनि त्यस्तो खानाहरू बनाउनु कुनै पनि एउटा आइटम बनाउनु तपाईँले सिक्नुभएको अनुभव कुनै तपाईँकोमा छ छ भने के साझा गर्नु हुन्थ्यो कि यो मैले चाहिँ अब एउटा है फोनमा हेरेर युटुबहरू हेरेर एउटा खाना बनाउनु सिकेको छु है त्यसमा चाहिँ अब मोमो भयो मोमोलाई चाहिँ अब कसरी कस्तो कस्तो प्रकारले चाहिँ अब बनाउन सक्छ भनेर है त्यस्तोहरू हेरेको छु अब जस्तो कि अब भित्र अब अब मतलब अब भित्रको त्यसको भित्रको किमा भनुँ है त्यसमा चाहिँ अब के के चाहिँ हाल्न सक्छ अब हामीले भयो क्याबेज भयो है ओनियनहरू त हाल्छै हाल्छ त्यसमा अब हामीले अब साग भयो है त्यस्तोहरू पनि हाल्नु सक्दो रहेछ भन्ने अब त्यस्तो रेसिपीहरू पनि सिकेको छु